सानो उमेरमै योग सिक्दाखेरि पनि फाइदा हुने गर्दछ र ठुलो उमेरमा पनि यसको सठिक एउटा जुन उमेर हुन्छ त्यो त हामी भन्न सकिँदैन किनकि योग सबैको निम्ति हो सानो उमेरमा योग सिक्ने के फाइदा हुन्छ भन्दाखेरि चाहिँ हामी जुन लचकता नभए फ्लेक्सिबिलिटी भन्छौँ जसले गर्दाखेरि हाम्रो जुन शरीर छ त्यसलाई खेरि मजबुत बनाउने गर्दछ र हामी परिस्थिति अनुसार जुन यो रोगहरू हुने गर्दछ त्यस त्यो हामीमा देखिने धेरै कम्ती देखा पर्ने गर्दछ त्यसैकारण चाहिँ योग गर्नु सानो उमेरदेखि नै योग गर्नु एकदमै हाम्रो शरीरको निम्ति चाहिँ एकदमै लाभदायक हो भन्ने चाहिँ मलाई लाग्दछ